हेलो भाइ म दुर्गा बोलेको हो माल तपाईँ मालबजार माल मालबजारमा रेस्टुरेन्टमा कल गर्दैछु हो मैले तपाईँलाई खाना अर्डर गरेको थिएँ दुई प्लेट चाउमिन एक प्लेट मोमो तर मलाई अहिले खाना अलिक कम्ती दिनुपर्यो तपाईँले किनभने मेरो छोराछोरीहरू बाहिर गएको छ हो त्यै भएर मलाई एक प्लेट मोमो र एक प्लेट चाउमिन मात्रै पठाइदिनुहोस् ल किनकी अब खाना बेसी ल्याएर के गर्नु वेस्ट हुन्छ अलिक कम्ती नै दिनुहोस् मलाई यस्तो प्रोब्लम पर्यो प्रोब्लम नपरेको भए त तपाईँलाई म धेरै खा सबै खाना अर्डर लिन्थेँ हो यसको ल गरिदिन सक्नुहुन्छ सक्नुभयो भने कम्ती नै गर्दिनुहोस् खाना ल बेसी ल्याएर किन वेस्ट गर्नु खाना किनकी नानीहरू घरमा छैन म एक्लै भएँ हामी बुढाबुढी मात्रै भयौँ बुढाबुढीलाई त एक प्लेट चाउमिन र एक प्लेट मोमोले पुगिहाल्छ त्यही भएर तपाईँलाई भन्दैछु अलिक कम्ती गरिदिनुहोस् ल